मेरो जीवनको गर्वको उपलब्धिको विषयमा भन्नुपर्दा मैले जे जति अब अति यति बेलासम्म मैले यत्रो यी वर्षसम्म मैले काम गरे जेसुकै गरेँ तर सबै कुरामा मैले इमानदारी पूर्वक काम गरेँ ढाट्ने छल्ने ठग्ने धुत्ने लुट्ने चोर्ने अरूलाई बिझाउने हानी गर्ने यस्तो कहिले पनि मैले गरेन जीवनमा र आफू पनि आफू भलो जगत भलो र आफू पनि राम्रो हुने अरूलाई नि राम्रो सोच्ने र मैले जत्ति पनि अहिलेसम्म मैले गर्दै आएको छु सबै कामहरू जे पनि चाहे त्यो राम्रो काम नराम्रो काम पनि इमानदारी पूर्वक गरेको छु मैले ढाटेँ भने नि मैले ढाटे भनेर भनेको छु मैले अहँ ढाटिने भनेर भनेको छु एकपल्ट यस्तो भएको कि त्यो एउटा गाउँमा यस्तै केटा र केटीको बिचमा त्यस्तै लभहरू भएको रहेछ र तिनीहरू चाहिँ अब त्यो दिन चाहिँ एकदमै भाग्ने तर अब त्यो केटाले पनि बिहा गरेको त्यो एउटा दिदीले पनि बिहा गरेको रहेछ भाग्ने भएको थियो अनि आएर मलाई सोध्यो क्या गोविन्द भाइ के अरे यहाँनिर के अरे अन्त आर्के र अङ्टलले मलाई भनेको भएदेखि हामी भित्र छ भन्दै भनेको थिएन अन्त भरे त आएर सोध्यो उसको बुढी चाहिँ आएर सोध्यो यहाँनिर यहाँ हाम्रो यहाँनिर उयो छ यहाँ दाजु यस्तो छ यहाँनिर छ भन्यो ए छ एउटा छ छ भित्रै छ तर उहाँले मलाई चाहिँ हामीलाई क्या नभन्नु भनेर भनेछ तर भित्रै छ भनेर तर पछि दुईजनाको त्यसरी बिहा हुन सकेन क्या त्यस्तै किसिमले मैले इमानदारी पूर्वक काम गरिरहेको छु र त्यसले गर्दाखेरि त्यसकै फल होला आज म खुसी छु